हाम्रो दार्जिलिङ अधिकांश क्षेत्रहरू पाहाडमै छन् पाहाडमा यस्तो कुवाबाट पानी निकाल्ने काम त हुँदैन कतै कतै कुवा त हुन्छ तर यस्तो पानी निकाल्नैका लागि चाहिँ कुवा हुँदैन अनि विशेष गरी हामी धाराहरूबाट नै पानी थाप्ने गर्छौँ तर मैले अब यो विद्युत उत्पादनको लागि भन्नुपर्दा चाहिँ जस्तै हाम्रो दार्जिलिङको रिम्बिकदेखि धेरै माथि सिरी खोला फालुटुनी पर्ने क्षेत्रहरूमा त्यहाँ अझैसम्म पनि सरकारद्वारा कुनै एउटा इलेक्ट्रिसिटी छैन तर त्यहाँका मान्छेहरू यस्तै खोलाबाट आफ्नै मोटर अथवा सोलरहरूबाट चाहिँ विद्युत उत्पादन गरेर होमस्टेहरू चलाइरहेको देखिन्छन् एउटा त्यसबाट धेरै लाभ उठाउन नपाए पनि केही उज्यालो चाहिँ एउटा बल्बहरू बालेर उज्यालो चाहिँ पाउँछ त्यसले टिभी हेर्नु के के गर्नु भन्ने कुरा चाहिँ हुँदैन तर तर काम चल्छ काम चाहिँ अब चल्छ त्यत्ति चाहिँ भएको मलाई जानकारी छ